स्थानीय व्यवसायीको विकासमा अब पर्यटनले अब पर्यटकहरू आउँछन् कहाँ कहाँ टाढो टाढोबाट होइन अब जहाँ जहाँ स्टे गर्छ त्यो स्टे चल्छ त्यो स्टेमा काम गर्ने मान्छेहरू हुन्छ त्यहाँ काम गर्ने मान्छेको रोजीरोटी हुन्छ आ वरिपरि दोकानहरू हुन्छ दोकानहरूबाट सामानहरू लिन्छ अब टाढोबाट आएको टुरिस्टहरूले अब लोकल अथेन्टिक सामानहरू किन्नु मनपराउँछ त्यो जग्गाको एउटा चिनोको लागि होइन अब टुरिस्ट गाडीहरू चल्छ धेरै प्रकारको फाइदाहरू छ